आजको समयमा नेपाली भाषीहरूले थुप्रै चुनौतीको सामना गर्नु परेको छ ती मध्ये हुन् सर्वप्रथम त हाम्रो भाषा नेपाली भारतीय संविधानको आठौँ अनुसूचीमा गाभिए तापनि अहिलेसम्म हाम्रो आफ्नो कुनै राष्ट्रिय प्रसारणको आफ्नो भाषामा भएको च्यानल छैन जस्तो अरू भाषीहरूको छ चाहे त्यो पन्जाबी होस् उडिया होस् असमी होस् या बङ्गाली तिनीहरूको आफ्नो च्यानल भएकाले गर्दा तिनीहरूको भाषाको प्रचार प्रसार कम या धेरै मत्रामा हुने गर्दछ नेपाली भाषीहरू अहिलेसम्म यस सुखबाट वञ्चित बनेका छन् अर्को चुनौती के हो भने देशमा हुने सर्वोच्च परीक्षाहरू या त अङ्ग्रेजी या हिन्दी भाषामा भएको हुनाले गर्दा हामीलाई आफ्नो भाषामा परीक्षा दिने सुविधा छैन यसो हुँदा धेरै प्रतिभावान् छात्र छात्राहरू केवल भाषाको कारणले गर्दा अघि बढ्न सक्तैनन् यसको हानी देशले कहीँ न कहीँ कुनै न कुनै रूपमा भोग्नु परेको छ अर्को चुनौती मलाई के लाग्छ भने नेपाली भाषा जति नै धनी भए पनि यसको उपयोगिता सङ्कुचित भएर गएको आभास देखिन्छ सरकारले पनि नेपाली भाषाको उत्थानको निम्ति केही गर्नु पर्छ भन्ने मलाई भान हुन्छ